विकास र वृद्धिको सन्दर्भमा दार्जीलिङ जिल्लाले सामना गर्नुपर्ने मुख्य चुनौतीहरूको कुरा गर्नुपर्दा है दार्जीलिङको है वातावरणीय जुन परिवेश छ त्यो चाहिँ एकदमै उत्कृष्ट एकदम राम्रो सबले मनपराउने एकदम हिमालको काखमा बसेको है कञ्चनसङ्घा हामी खिड्कीबाटै कञ्चनजङ्घा देख्छौँ बिहान एकदमै वातावरणीय हेर्दा पनि एकदम लोभलाग्दो दार्जिलिङ तर यहाँको अवस्थाको यहाँको सामाजिक यहाँको मान्छेहरूले सामना गर्नुपर्ने चुनौतीहरू के कस्ता छन् भन्दा सर्वप्रथम हामी आर्थिक अवस्था दार्जिलिङको जुन मान्छेहरूको आर्थिक विस छ त्यो उयसमा एकदम सोचनीय छ यसमा हाम्रो दार्जिलिङमा विद्यार्थीहरूले पढेर व्यवसाय चलाउने त्यस्तो ठाउँ सायद छैन कतिपय कमान एरिया छ बस्ती एरिया छ है त्यहाँ एकदमै खटिखाने क कमानको जुन लेबर्सहरू छ जुन त्यहाँको कर्मचारीहरू छ उनीहरूले भनेको जस्तो रकम भनेको जस्तो आफ्नो मूल्य पा पाएको छैन जुन कारणले चाहिँ एउटा आफ्नो नानीहरूलाई पढाउनु राम्रो स्कुल पढाउनु कठिनाई झेलिरहेको छ त्यो हिसाबले एउटा आर्थिक चुनौतीको कारणले हाम्रो प्रभाव चाहिँ शैक्षिकमा पनि पुग्दोरहेछ त्यही भएर हामीले शिक्षाको क्षेत्रमा पनि यसको आर्थिक अ अ अभावको कारणले हाम्रो शिक्षाको क्षेत्र पनि प्रभाव परेको देख्छौँ र को र यहाँको राजनैतिक माहोललाई हेर्दाखेरि यहाँको राजनैतिक माहोल पनि त्यो एकदमै सोचनीय त्यति चिन्ताजनक नभएको हो अब समाजमा राजनीतिको त ठुलो भूमिका हुन्छ तर दार्जिलिङको राजनीतिलाई हेर्दा यहाँको अहिले राजनीतिमा राजनीतिले गर्दा दार्जिलिङको माहोल एकदमै डामाडोल भएको अवस्थाहरू पनि देखेका छौँ राजनीतिकले गर्दा कति बन्द दार्जिलिङ सहर एक सौ पाँच दिन बन्द हुन्छ घरि एक सौ कति दिन घरि कति दिन घरि स्ट्र्याइक यो सबले गर्दा दार्जिलिङको जुन आम मान्छेले चाहिँ एकदम सामना झेलिरहनु परेको छ एक सौ पाँच दिन दार्जिलिङ बन्द भन्दा त्यो विद्यार्थीहरूको कलेज सब बन्द हुन्छ त्यो एउटा राजनीतिक कारणले बन्द भएको एउटा शैक्षिक यता उयसमा पनि एकदम प्रभाव परिरहेको छ एकदम सोचनीय र राजनैतिक व्यवस्था एकदम खराब र यहाँको जुन छ गाउँबस्तीमा राम्रोसँग बाटोघाटो केही पुगेको छैन त्यो कारणले पनि त्यहाँको विद्यार्थीहरूले एकदमै कठिनाइ झेल्नुपरेको विद्यार्थी मात्रै नभएर त्यहाँको सर्वसाधारणहरूले कठिनाइ झेल्न परिरहेको चाहिँ देख्छौँ वातावरणीय एकदमै स्वच्छ वातावरण छ तर त्यो भित्र जुन दार्जिलिङ चाहिँ पिल्सिरहेको छ त्यो पिल्सिनुको कारण त एक फर्स्टमा त हामी आर्थिक मा आर्थिक अवस्थाले त्यत्रो सम्पन्न छैनौँ किनभने हामी अहिले पनि खेतीबारीमा खटी खानुपर्छ अर्काको अन्डरमा काम गरेर यहाँनिर पढ्यो पढेर बाहिर देश गएर काम गर्ने धेरै युवा जमातहरूले अहिले दार्जिलिङमा काम नभएर बाहिर देशहरू गइरहेको छ है यो आर्थिक विपन्नताको कारणले चाहिँ हामीले शैक्षिक क्षेत्रमा पनि हामीले त्यस्तो उयस गर्नुसकेको छैनौँ किनभने हामी आर्थिक अवस्थामै कमजोर छौँ त शैक्षिक क्षेत्रमा हामी अगाडि आउने धेरै कठिनाइहरू छ जो पढ्न चाहँदा चाहँदै पनि अहिले आर्थिक अवस्थाको कारणले बाहिर गएर काम गर्नु एकदम उनीहरू कर परिरहेको छ र यसमा मुख्य खेल राजनीतिको पनि छ राजनीतिको प्रभावले गर्दा पनि कति कुरा यो भइरहेको छ राजनीतिज्ञहरूले स्कुलको लागि एउटा शैक्षिक उन्नतिको लागि केही सोचिदियो भने दार्जिलिङको भविष्य अझै विकास भएर जान्छ यहाँनिर धेरै कु राम्रो राम्रो सुविधाहरू यहीँ हामीले बाहिर गएर टाढटाढो गएर पढ्नु नपर्ने सबै यहीँ बसेर पढ्नुपर्ने भयो भने त साधारण मान्छेले पनि आफ्नो नानीहरूलाई पढाउनु सक्छ त्यहीँ भएर हामी पनि एउटा विकासको बाटोमा जान्छौँ हामी शिक्षित छैनौँ भने त विकास र वृद्धिको त कुरै आउँदैन शिक्षित हुनुको लागि अहिले हामीले पैसा चाहिन्छ अहिले किनभने शैक्षिक संस्थाहरू सबै पैसाकै उयस गर्छ बिजनेस जस्तो भइसकेको छ हामी जहाँनिर राम्रो शिक्षा पाउनुको लागि पनि पैसा दिनुपर्छ आर्थिक हाम्रो अवस्था कमजोर भएपछि हाम्रो शैक्षिक अवस्था कमजोर छ हामी शैक्षिक अवस्थामा कमजोर भएपछि हाम्रो राजनीति अवस्था पनि त्यसरी कमजोर भइरहेको छ र यस्तै चुनौतीहरू चाहिँ छ दार्जिलिङ जिल्लाले सामना गर्नुपर्ने